विशेष गरी चाहिँ है हाम्रो गाउँमा जति पनि खेतीबालीहरू अहिले हामीले लगाइरहेको छौँ जस्तै हाम्रो गाउँमा चाहिँ खेतीबालीहरू भन्दाखेरि पनि धान है विशेष गरी धान वर्षमा एकपल्ट धान पनि रोप्ने गर्छौँ है धानको साथसाथै पछि चाहिँ त्यसमा अब सब्जीहरू पनि धेरै किसिमको विभिन्न किसिमको सब स सागसब्जीहरू पनि हामी लगाउने मतलब रोप्ने गर्छौँ है तर हिजोआज चाहिँ है मुख्यत रूपमा भनौँ भने चाहिँ हाम्रो गाउँमा चाहिँ हाम्रो खेतीपातीमा चाहिँ एकदमै के भइरहेको छ भन्दाखेरि चाहिँ खेतीपातीमा जति पनि हाम्रो उब्जनी हुन्छन् त्यो उब्जनीहरू चाहिँ हाम्रो गाउँमा है चाहिँ धेरै किसिमको अब जनावरहरू आइरहेका छन् र उनीहरूले हाम्रो त्यो खेतीपाती जति पनि छ त्यो नष्ट गरिरहेका छन् र विशेष गरी चाहिँ ती जनावरहरूमध्ये चाहिँ बाँदर पनि एक हुन् है र बाँदरको चाहिँ अब कमसेकम अब दस हुलहरू है आएर है हाम्रो जत्ति पनि अन्नहरू सागसब्जीहरू खेतबारीमा हुन्छन् त्यो सबै नष्ट गर्छन् खाने गर्छन् र है लथालिङ्गै पारिदिई रहेको हुन्छन् र यसले गर्दाखेरि चाहिँ धेरै अब हाम्रो गाउँमा चाहिँ समस्या परिरहेको छ है खेतीबारीमा धेरै नोक्सान चाहिँ यो जति पनि अब कृषकहरूले चाहिँ झेलिरहेको छन् र त्यो दोस्रो सेकेन्डली भन्नुपर्दाखेरि चाहिँ यहाँनिर के छ अब कुन चाहिँ जनावरले क्षति पुर्याइरहन्छ भन्दाखेरि चाहिँ चराहरू आउँछन् है विशेष गरी अब मुजुरहरू जस आ आएर है जत्ति पनि खेतीपाती छ त्यो सबै त्यो फलेको फलफुलहरूदेखि लिएर सबै खाने गर्छन् है र सबै एकदम त्यो के भन्छ छरपस्ट पारेर त्यो नष्ट गरिरहेका छन् हाम्रो उब्जनीहरू र साथै खरायोहरू पनि आएर है सबै हामीले रोपेको भित्र जस्तै अब आलु जस्तै हाम्रो त्यहाँनिर के भन्छ हामीले चाहिँ उयोहरू रोपेको हुन्छ गाजरहरू बिटहरू रोपेको हुन्छ त्यो सबै यिनीहरूले खाने गर्छन् है र दिनदिनै यिनीहरूको जति पनि अब यो जनावरहरूको चाहिँ बदमासलाई रोक्नको लागि चाहिँ हामीले विभिन्न प्रकारको यिनीहरूलाई खेदाउनको लागि भगाउनको लागि चाहिँ एउटा धेरै उपयाहरू चाहिँ अप्नाइरहेका छौँ है कोही बेला बाँदरहरूलाई पटेका पड्काएर पनि खेदाइरहेका छौँ कोही बेला हामीले मान्छे जस्तो लुगाको एउटा हुन्छ नि पुतलाहरू बनाएर पनि यिनीहरूलाई डर देखाउनलाई चाहिँ यिनीहरूलाई भगाउनुलाई धेरैवटा उपायहरू पनि हामीले अप्नाइरहेका छौँ है र यस्तै प्रकारले यी जनावरहरू चाहिँ विशेष रूपमा यी तिनवटा जनावरहरूले चाहिँ हाम्रो खेतीपातीमा धेरै नोक्सानहरू चाहिँ पुर्याइरहेका छन्